ए म चाहिँ नर्सिङ गर्दैछु है त्यो चाहिँ मेरो चाहिँ दिशा सेन्टर छ माथि कालिम्पोङमै हो अनि त्यहाँबाट गर्दैछु अनि हाम्रो प्लेसमेन्ट चाहिँ दुई महिनापछि हुन्छ अनि त्यो चाहिँ मुम्बईमा हो हाम्रो प्लेसमेन्ट